प्रेसर कुकर र खुल्ला भाँडामा पकाएको दुवै भाँडामा पकाएको खाना खान म रुचाउँछु र फरक यति होस् स्वादमा त्यति भिन्नता हुँदैन तर कुकरमा पकाएको खाना अलि छिटो पाक्छ र खुल्ला भाँडामा पकाएको खाना पाक्नलाई समय धेरै लाग्छ तरै पनि स्वादमा त्यत्ति धेरै भिन्नता चाहिँ रहँदैन तर बिस्तारै पकाएको हुँदा खुल्ला भाँडामा पकाएको खाना चाहिँ अझै पनि स्वादिष्ट हुन्छ